हाम्रो भारतमा चाहिँ अब यात्रा गर्नु सस्तै छ होइन तर बस उयो बसहरूतिर जाँदा ट्रेनमा गयो भने सस्तै छ अरू फ्लाइटहरूतिर गर्यो भने चाहिँ महँगो छ अब हाम्रो यता चाहिँ टिकटहरू महँगो लिन्छ हो महँगो नै हुन्छ बसहरूतिर ट्राभल गर्यो भने सस्तो छ राम्रो छ हजुर उयो ट्राभालिङ गर्न सस्तो मस्तोे छ पनि हो अन्त ट्रेनतिर जान चाहिँ एकदम सजिलो हुन्छ बसतिर पनि सजिलो हुन्छ हो हुन त जेमा पनि सजिलो हुन्छ तर अब फ्लाइटतिर त महँगै हुन्छ